मेरो अनुभवमा चाहिँ चुनौतीपूर्ण रेसिपी चाहिँ सेलरोटी नै हो किनभने सेलरोटीमा चाहिँ सुरुदेखि मुछेको देखिको पोलुन्जेलसम्म नै यसको ध्यान राख्नु पर्ने हुन्छ यसको सबै कुरो ध्यानमा राखेर तेलमा हाल्दाखेरि पनि होसियारी हुनु पर्छ फेरि त्यो गोलो हुन्छ हुँदैन त्यो पनि ध्यानमा राख्नु पऱ्यो आगो मिल्नु पऱ्यो सबै कुरो यसको मिल्नु पऱ्यो मुछाइदेखि लिएर सबै कुरो मिल्नु पऱ्यो त्यही कारण मेरो लागि चाहिँ यो चुनौतीपूर्ण रेसिपी नै हो